म चाहिँ बजारको छेउमा बस्ने बसेको हुनाले गर्दाखेरि चाहिँ अब यहाँनिर बजारमा त त्यति चराहरू अब साधारण चराहरू चाहिँ देखिन्छ र अब चराहरू चाहिँ अब अलिकति बस्ती एरिया है अलिकति जङ्गल एरियातिर अब हाम्रो जाने काम पनि पर्दैन है अनि त्यही कारणले अब त्यो त्यो चरा अवलोकन गर्ने चाहिँ अब मैले कहिले गरको पनि छुइनँ र त्यसमा मलाई इक्सपिरियन्स पनि छैन है अन्त त्यो मैले चरा अवलोकन चाहिँ अहिलेसम्म गरेको चाहिँ छुइनँ